भारतमा त घुम्ने जग्गाहरू धेरै छ जस्तै दिल्ली कोलकाता जम्मू कश्मीर तर म दार्जिलिङको भएकोले गर्दा चाहिँ दार्जिलिङको भन्छु तपाईँहरूलाई जस्तै टी गार्डन हाम्रो दामी छ रेस्ट गर्ने ठाउँ भ्यूहरू दामी देख्छ त्यहाँबाट अनि हाम्रो टाइगर हिल टाइगर हिलबाट झन् तपाईँहरूले बिहान घाम हेर्नु सक्नुहुन्छ बेस्ट भ्यू भन्छ दार्जिलिङको चाहिँ घाम हेर्ने ठाउँ भनेर टाइगर हिललाई चाहिँ त्यहाँनिर टेम्पल्सहरू पनि छ त्यहाँनिर प्रेहरू गरिन्छ अनि जापनिस टेम्पल जापनिस टेम्पलमा तपाईँहरूको बुद्धको एउटा ठाउँ हो त्यहाँ चाहिँ त्यहाँ पनि प्रे गरिन्छ बुद्धको अन्त त्यहाँ पनि त्यो पनि टुर टुरिस्ट प्लेसै हो तपाईँहरू त्यहाँ हेर्नु आउनु सक्नुहुन्छ अनि कञ्चनजङ्घाको भ्यू दार्जिलिङबाट चाहिँ दामी देखिन्छ फुल कञ्चनजङ्घाको भ्यू देखिन्छ सो बिहान टाइगर हिलबाट हेर्नु भयो भने चाहिँ तपाईँहरूले कञ्चनजङ्घा चाहिँ बिहान हेर्दा चाहिँ घाम उदाउँदा चाहिँ तपाईँहरूको गोल्डन कलरको देखिन्छ दामी देखिन्छ अनि तपाईँहरू रक गार्डन जानु सक्नुहुन्छ रक गार्डनमा पनि भ्यूहरू दामी देखिन्छ टुरिस्ट प्लेसै हो त्योहरू